रेसेपीहरूको कुरा गर्दा चाहिँ हाम्रो घरमा जहिले मासु पाक्दाखेरि बस्तीको कुखुरा छोडेर ब्रोइलर पकाउँदा पनि म चाहिँ जहिले पनि एउटा पाँच फोरन त्यो चाहिँ मेरो स्पेसियल मसाला भनौँ त्यो चाहिँ पिँधेर हाल्ने गर्दछु त्यो त्यसले चाहिँ एकदम राम्ररी स्वाद मिठो स्वाद दिन्छ र सर्दी खोकी लागेकोलाई पनि निको बनाउँदछ र कतिजनाले चाहिँ त्यसलाई नपिसीकन हाल्ने गर्दछन् तर मलाई चाहिँ नपिसीकन हालेको भन्दा पिसेर हालेकोमा एकदम मजा लाग्दछ र त्यो चाहिँ मलाई एकदम मिठो लाग्दछ र मेरो घर परिवारलाई पनि त्यो चाहिँ एकदम उनीहरूले पनि मिठो मानेर खानु हुन्छ र अर्को कुरा चाहिँ हामी ढिँडो बनाउँदाखेरि जस्तै कोदोको ढिँडो कोदोलाई ल्याएर त्यस पछि मिलमा लगेर पिँधेर र चालेर है त्यस पछि हामी यसरी ढिँडो बनाउदछौँ र आगोमा यसरी नै पानी बसायो अनि त्यस पछि पानी उम्ले पछि त्यस त्यसमा कोदो हालेर चाहिँ त्यसलाई मजाले चलाए पछि अन्तमा चाहिँ त्यसलाई चाहिँ खास मजाले चलाउनु पर्दछ र अन्तमा गएर चाहिँ त्यो चाहिँ एउटा ठुलो डल्ला बनिने गर्छ जुन चाहिँ हाम्रो एकदम हाम्रो मिठो हामी मिठो मानेर खान्छौँ र त्यसलाई चाहिँ ढिँडो भन्दछ र त्यो चाहिँ हाम्रो एकदम एउटा कल्चरल खाना पनि हो